मोमो चाहिँ इस्कुसको पनि हुन्छ बन्दाकोपीको पनि हुन्छ लौकाको पनि हुन्छ कति त आलुको पनि बनाउँछ मासुको पनि बनाउँछ अन्त त्यसमा चाहिँ प्याज पनि किमा गर्नुपर्छ बन्दाकोपी नि किमा गर्नुपर्छ मासुको लागि पनि मासु पनि किमा गर्नुपर्छ प्याज पनि किमा गर्नुपर्छ हुचिङहरू पनि हाल्नुपर्छ अदुवा पनि हाल्नुपर्छ सोया सस पनि हाल्नुपर्छ अन्त सबै त्यो रेडी भएपछि चाहिँ त्यहाँदेखि मैदा गुन्नुपर्छ मैदा गुनेपछि चाहिँ सानो सानो रोटी बेल्नुपर्छ त्यसमा अन्त पोको पारेर पानीमा बसाउनुपर्छ पानीको त्यो माथिको भाँडा दुलो दुलो परेको हुन्छ त्यसको स्टिमले चाहिँ मोमो पाक्छ त्यहाँदेखि हाम्रो यता चाहिँ साह्रै मन पराउँछ मिठो पनि हुन्छ त्यो नै नेपालीको सबसे राम्रो चिज चाहिँ मोमो हो